हेलो हजुर अँ भन न तिमीले त्यो युट्युब यो हेर्यो र रक लामाको जुन चाहिँ नयाँवाला थियो नि कस्तो दामी थियो है कस्तो कस्तो दामी बाइकहरू राइड गर्छ है अँ क अँ मैले हेरेको त थिएँ कस्तो दामी कस्तो एक्साइटमेन्ट हे हेर्दा पनि अब हुन्छ नि रमाइलो टाइपको रेला मजाक त्यही त है कस्तो दामी म म कस्तो रेलासँगले नै कस्तो इन्टरटेनमेन गरिदिएर सबैजना हाँसीखुसी अँ अहिले बाहिरतिर पनि उसको पुरा फेन्सहरू भइसकेछ नि त्यही त है त्यही त त्यो उयो साङ्गे लामा भनेँ नि साङ्गे नाना जुन चाहिँ यो नेपाली स्कुल पढ्थ्यो नि अहिले जुन चाहिँ उयो गर्छ नाइ नभन्नु ल फाइभ हो कि सिक्समा जुन चाहिँ खेलेको थियो नि रोल ऊसँग पनि भेटेको थियो अँ ऊ ऊसँग पनि भेटेको रहेछ

त्यो अस्ति अस्ति युट्युब च्यानलमा हेरेको थियो कि अहिले त फेसबुक खोल्दा पनि यो रक लामा मात्रै आउँछ त्यही त खोई त्यस्तो त गरेको थिएन र भइदिएछ तर त्यो पनि हो

आई थिङ्क भुटान होला सायद लङ ड्राइभ बाइकिङहरू पुरा गर्छ अब उसको अँ त्यो मैले चाहिँ उस होला सायद हेटर अब फ्यानहरू भयो भन्दा हेटर पनि हुन्छ नि त अब त्यो अब कमन हो राम्रो भयो पनि भने नराम्रो पनि हुन्छ